भाइ अस्ति ल्याएको साडी क्या त्यो थियो नि मैले ल्याएको साडी त्यो साडी त के अरे राम्रो रहेनछ हो एकदमै पो रहेछ के अरे अलि धागोहरू तानिएकोओरेको राम्रो छैन रहेछ यो अलिक फर्काउनुपर्ने भयो त्यो कि अन्त अब त्यो त्यो फर्काउनु म आउँछु एक दिन है एक दिन भन्दा पनि अब आउँछु नि छिट्टै अनि त्यो राम्रो लागेन हो त्यो साडी त कलर पनि राम्रो भएन हो फर्काउँछु ल त्यो त्यही अब भाइ रिसाउँछ कि के हो हो फर्काउनु चाहिँ पर्यो नि अब मन नपरेको चिज त लगाउनुभएन हो के गर्नु अन्तखेरि चाहिँ के अरे त्यसको बद्लीमा म अर्को लान्छु अन्त अब त्यो पनि अब राम्रो लागेन भने त पैसा त फर्काइदिन्छ फर्काउला नि है पैसा चाहिँ फर्काइदियो भने पनि हुन्छ अब राम्रो लागेन भने त के गर्नु राम्रो राम्रो ल्याएर राख्नु नि भाइ ल त्यो अलिक त्यसमा चाहिँ धागोहरू पनि तानिएको थियो हो फेरि कलर पनि अलिक भित्रपट्टि अलिक कलर फेड भएको जस्तो रहेछ हो मनपरेन त्यही कारण अन्त त्यसको लागि ल भाइ आउँछु नि म दुई चार दिनमा ल